नेपाली जनताले आफ्नो भाषा प्रयोग गरेर यो भाषा नबेल्नेहरूसँग कसरी कुराकानी गर्छन् भन्दाखेरि चाहिँ अब त्यही हो कसै अब होइन हिन्दीहरू बोल्ने छ अरे सपोज हिन्दीहरू बोल्ने छ अरे होइन अब नेपालीहरूले चाहिँ हिन्दी नेपाली मिक्स गरेर होइन हिन्दी नेपालीहरू एउटा मिक्स गरेर अब त्यसको उयो गर्न उत्तर दिनुहुन्छ होइन उत्तर दिनुहुन्छ होइन उत्तर दिन्छ होइन हामी सबैले नै अब नेपालीहरूले कतिजना बङ्गलीहरू हुन्छ होइन जसलाई ट्रान्सलेसन गर्दै भएपनि होइन हामीले अलि अलि बुझाउने कोसिस गर्छौँ होइन अब हिन्दीहरू बोल्ने छ भने पनि हिन्दी नेपाली नै दुईटै दुईटै ल्याङ्ग्वेज चाहिँ मिलाएर होइन बुझाउने कोसिस गर्छौँ हामी नेपालीहरूले चाहिँ अन्त बङ्गली बोल्नेहरू छ भने चाहिँ होइन कसै हाम्रो साथीहरू होइन बङ्गली पनि बुझ्ने बेङ्गली पनि बोल्ने पनि बुझ्ने पनि अन्त नेपाली पनि बोल्नेहरू छ भने हामीले त्यो साथीको माध्यमबाट होइन अन्त हामीले बुझाउने कोसिस गर्छौँ होइन बुझाउने कोसिस गर्छौँ अन्त यो कुरामा चाहिँ मलाई त्यस्तो त त्यति साह्रो त थाहा छैन